दाजु तपाईँ त्यहाँको चामल दोकानबाट बोल्नु भएको होइन ए तपाईँकोमा त्यो कालो नुनिया र बादसाह भोग चामल हुन्छ होला अहिले त्यो कालो नुनिया र त्यो बादसाह भोग चाहिँ कति पर्छ होला एक बस्तालाई ए त्यो कालो नुनिया चाहिँ अहिले फिलहाल घरमा चाहिँ पठाइदिइ राख्नु होस् कि दाम त अब अस्ति त्यो एक बस्ता नै लगेको कालो चामल त्यति बेला अलिक कम्ती थियो

अन्त त्यो बादसाह भोग चाहिँ कति छ अहिले ए एक बस्तालाई चाहिँ कति पर्छ होला ए दु दुई जातको नै मलाई एक एक बस्ता ल्याइदिनु होस् न कालो नुनिया र हजुर घर त चिन्नु हुन्छ होला अस्ति भर्खर त्यो चामल ल्याएको थिएँ

हजुर म जो लिएर आउँछ घरमा उसलाई हातमा पठाइदिन्छु नि हजुर घरमा छ थुप्रै उयोहरू हुन्छ अङ्कल आन्टीहरू हुनु हुन्छ उनीहरूलाई कसैलाई बोलाउनु होस् न भइहाल्छ हजुर हजुर त्यहीँ त्यहीँ ल्याइदिनु होस् न यो अर्को ठुलो गरेर बिल्डिङ छ नि त्यहाँ चाहिँ छोडिदिइ राख्नु होस् न गेट अगाडि त्यहाँ म हुन्छु छु भने म हुन्छु तपाईँ मलाई बोलाउनु होस् न कल गर्नु होस् न लिएर आउँदा ए छैन छैन ए हुन्छ त्यसो भए तपाईँ तपाईँ पठाइदिनु होस् न ल